ग्रामिण क्षेत्रको कृषकहरूले सामना गरेको चुनौतीहरू चाहिँ अब टाइममा अब धान लगायो मौसमले गर्दाखेरि धान भुस हुन्छ धानहरू झर्छ अन्त टाइममा गोरु पाउँदैन अब यो हिल्स एरिया हो हिल्स एरियामा ट्याक्टर ल्याएर जोत्नु सक्दैन त्यही समस्याहरू छ अन्त टाइममा गोरुहरू पाउँदैन खेताला पाउँदैन खेतालाको रोज अहिले बढेर माथि पुगेको छ अन्त

सरकारबाट केही सहयोगहरू पाउँदैन टाइममा रोप्यो फल फुल टाइममा लगायो मौसमले गर्दा सबै बिग्रिन्छ कोही बेला पानी झरी हुन्छ पानी झरीमा काम गऱ्यो भनेको जस्तो उब्जनी हुँदैन त्यही सामनाहरू गर्नुपर्छ किसानले आर्थिक सहयोगहरू गभर्मेन्टबाट पनि केही छैन